हजुर ए भाइ म हौ मैले क्या खाना अर्डर गरेको थिएँ नि हजुर मैले अर्डर मम चाउमिन हो अन्त कोल्ड ड्रिन्क गरेको थिएँ त्यहाँबाट चिकन गरेको थिएँ अन्त के हरे अण्डा करी पनि थियो हो अन्त हेर्नु होस् न के हरे तपाईँ त्यो अर्डर ल्याएर आउने मान्छे निस्क्यो त्यहाँबाट त्यहाँको भाइ ए हजुर अन्त एउटा कुरा सोधौँ भनेको हौ भाइ हजुर हजुर के भन्छ मैले अब पैसा चाहिँ अनलाइन दिनु पर्ने कि क्यास डेलिभरी दिनु पर्ने हौ त्यसमा अलिकति अप्ठ्यारो परेको जस्तै भयो कि के भन्दाखेरि चाहिँ हजुर हजुर हजुर क्यासमा दियो भने अब कति के छ मलाई भनिदिनु होस् न ल मेरो कति हुने रहेछ पहिला भाइलाई पठाउनु भन्दा अघाडि त्यो मलाई त्यो बिलको कति के रहेछ भनिदिनु होस् त हेरेर हजुर हजुर हजुर मम त खै तिन प्लेट होला दुई प्लेट चाहिँ चाउमिन एक प्लेट अण्डा करी चिकन दुई प्लेट अन्त कोल्ड ड्रिन्क्स दुइवटा हजुर हजुर हजुर हजुर

हुन्छ एकछिन हेरेर भनिदिनु होस् न ल हजुर हुन्छ ए अन्त होइन हौ भाइ के हरे नि उयो त्यतिको त अब मेरो पैसा त क्यास दिनु त अलिकति नपुग्ला जस्तो भयो कि अब के हरे तपाईँलाई फोन क्यास अब फोनबाटै दिऊँ भने चाहिँ अलिक पुग्छ होला अहिले हातमा मेरो त्यत्रो क्यास छैन अब निकाल्नु जाऊँ भने यहाँ त अब एटिएमहरू टाडा टाडा छ कि हजुर हजुर हजुर अन्त छैन नि हा मेरो घरदेखि त निकै टाडो छ पैसाहरू निकाल्नु पनि क्यास निकाल्नु पनि हजुर त्यही त हजुर हेर्नु होस् न मेरो अलिक हातमा कम्ती रहेछ त्यति अलिक नपुग्ला जस्तो पो भयो त पैसा कि हजुर हजुर हजुर अन्त के हरे अब फोनबाट क्यास अब त्यहाँबाट गरौँ भने चाहिँ अलिक पुग्थ्यो हो अब अन्त निकाल्नु जानु पाउँदिनँ नि म एकदमै सक्दिनँ त्यो त हजुर अहिले जानु सक्दिनँ नि भाइ म त निकाल्नु टाडा पऱ्यो नि त हाम्रो एटिएम त हजुर हजुर हुन्छ अन्त त भाइ कहाँ के हरे कहाँ जानु भएको छ अर्को लिएर डेलिभरी लिएर हजुर हजुर हजुर हजुर ऊ आए पछि हजुर हुन्छ हुन्छ अन्त हेर्नु न भाइ अलिक नपुग्ला जस्तो छ हो के गर्नु अब कि म खाना क्यान्सल गरौँ हौ त्यही त अब हजुर अब यताउति अर्कालाई त माग्नु कसरी माग्नु खाना अर्डर गर्ने हो खाना अर्डर गरेर पैसा कस्तो मागेको भन्ला नि त छ नि छन् त आफ्नो मान्छेहरू माग्नु अलिक असुविधा पऱ्यो हो हजुर हजुर हजुर हुन्छ भाइ उसो भए नरिसाउनु होस् न ल अब पछि कहिले हुन्छ फेरि म मगाउँछु नि किनभने अब अहिले त क्यास अब तपाईँलाई त अब दिनै पर्छ होइन अब तपाईँहरूको त अब त्यो बिजिनेस हो हजुर अहिले अब क्यास त गर्नु सक्दिनँ हजुर हजुर हुन्छ अलिक कम्ती भएछ ल क्यान्सल गरिदिनु होस् न ल त्यो भाइलाई भनिदिनु होस् नपठाइदिनु होस् न ल हुन्छ न नरिसाउनु होस् है भाइ ल अब पछि म फेरि अर्डर गर्छु नि ल हुन्छ भाइ हुन्छ हुन्छ